हजुर मैले तपाईँकोबाट एउटा ग्यापको टिसर्ट किनेको थिएँ है त्यसको एक्चुवलमा मलाई मुल्य तिर्दाखेरि चै मैले चार हजार तिरेको थिएँ र चार हजारमा चाहिँ मलाई शुद्ध रेसमको लुगा आइपुग्छ भनेर बताइएको थियो तर मैले आफै जाँच गर्दाखेरि चाहिँ त्यो रेसमको नभएर अन्य अन्य वस्तुहरू मिश्रित कपडा आइपुगेको रहेछ र यसरी हजुरहरूले हामीलाई ठग्न मिल्दैन क्यारे यो जुन किसिमको क्वालिटी एकदमै खस्ता रहेको मैले पाएँ र तपाईँको त्यो कपडामा मैले भनेको मापनमा पनि थिएन मदेखिन्को मलाई एकदमै ठुलो भयो तपाईँहरूले राम्रो किसिमको चिज बनाउनुभएको जस्तो मलाई लागेन मेरो अनुभव तपाईँहरूसँग एकदमै खासता रहेको छ र यसमा देखिको उँदो म कुनैपनि व्यापारिक सम्बन्ध राख्ने छुइनँ तपाईँले यस्तो किसिमको रेसमको भनेर अन्य अन्य कपडाहरू बेच्नु पाउनुहुन्न